मैले आफ्नो पाहुनाहरूलाई सर्वप्रथम त उहाँहरू आएपछि उहाँहरूलाई घरमा बस्नसाथ पस्नसाथ उहाँहरूलाई पानी पिलाउने गर्छु र उहाँहरूसँग केही बात चितहरू गर्छु दुःख सुखको गफ सफहरू गर्छु र उहाँहरूलाई मिठो मसिनो खाना पिना खानु खायो खाएन त्यो सोध खोज गर्छु र के खानुहुन्छ कताबाट आयो भन्ने उहाँहरूसँग प्रश्न गर्छु उहाँहरूसँग आफ्नो जति पनि व्यस्ततालाई भुलेर भए पनि उहाँहरूसँग गफ सफ गर्दै बस्ने गर्छु र मैले पकाउन मन पराउने कुरोहरू जस्तै सर्वप्रथम त अब मासु नै भयो मासु एकदमै राम्रोसँगले पकाउँछु भएन दालहरू भयो चट्नीहरू पापडहरू मासुहरूमा चिकन चिल्ली पोर्क चिल्ली चट्नीहरू आलुदम भयो जस्तै खसीको मासु